मेरो राज्यमा चाहिँ मैले चिनेको सबैभन्दा अब धार्मिक अब मेरो लागि सबैभन्दा ठुलो पास्टर चाहिँ मेरो बाजे हुनुहुन्छ जो चाहिँ मेरो मम्मीको मेरो आमाको बाबा हुन् ऊ चाहिँ अब उसले चाहिँ हामीलाई के सिकाउँछ भने अब सबै कुरोमा ए एउटा के भन्छ त्यसलाई इक्वालिटी इक्वालिटी हुनुपर्छ जस्तो गरे पनि मान्छेमा भेदभाव हुनुहुँदैन त्यस्तो कुराहरूदेखिको के भन्छ धनी गरीब नछुट्याउनेदेखिको मिलेर कसरी बस्नु र कस्तो प्रकारले अब जिन्दगी बिताउनु भन्ने कुराहरू चाहिँ योहरू चाहिँ सबै मेरो बाजेकोबाट सिकेको छु त्यही कारणले गर्दाखेरि म उसलाई धेरै मान्छु र उसले अब हामीलाई उयोहरू दिनुहुन्छ के भन्छ त्यसलाई इक्जाम्पलहरू दिनुहुन्छ कि कस्तो प्रकारले चाहिँ मान्छेले एक अर्कालाई सहायता गरेर चाहिँ एक अर्कालाई अब उच्च अलिक अग्लो स्थानमा पुऱ्याउनु हुन्छ त्यही कारणले गर्दाखेरि चाहिँ ऊ चाहिँ एउटा ठुलो मेरो लागि एउटा ठुलो इक्जाम्पल हो कि कस्तो खालके मान्छे हुनुपर्छ ठुलो भएर चाहिँ त्यही भएर चाहिँ म उसलाई धेरै मान्छु र मैले चिनेकोहरूबाट ऊ चाहिँ मेरो लागि सबैभन्दा ठुलो हो